मेरो नाम चाहिँ रश्मी ठकुरी हो र म चाहिँ अठार वर्षको पुगेँ अनि मेरो घरमा मेरो चाहिँ फ्यामिली चाहिँ पाँचजना छ म सबसे ठुलो र मेरो भाइ छ अनि बैनी छ म चाहिँ अब भर्खरै अब क्लास ट्वेल्भ सकेर चाहिँ अहिले चाहिँ कम्प्युटर क्लास गर्दैछु र मेरो भाइ क्लास ट्वेल्भ क्लास इलेभेन त्यहाँदेखिको बैनी पनि क्लास इलेभेनमै पढ्छ अनि मेरो साथीहरू चाहिँ स्कुलको साथीहरू चाहिँ त्यस्तै चार पाँचजना छ अनि उनीहरू चाहिँ अहिले फिलहाल चाहिँ घरमै छ अनि अहिले चाहिँ मेरो साथीहरू चाहिँ दुईजना छ अनि मलाई चाहिँ अब मन चाहिँ खाना पकाउनु मनपर्छ पुरा अनि साथीहरूसँग घुम्नु जानु त्यहाँदेखिको बेसी टाइम स्पेन्ड गर्नु चाहिँ मलाई फ्यामिलीसँगै मनपर्छ र म फ्यामिलीसँगै बेसी टाइम स्पेन्ड गर्छु अनि अनि घुम्नु जानु पनि अब टाइम पाएको बेला अब फ्यामिलीहरूसँगै घुम्नु जान्छु यताउति अनि कोही कोहीखेर साथीहरूसँग पनि जान्छु त्यहाँदेखि अनि मलाई गाईको दुध पुरा मनपर्छ गाईको दुधदेखि लिएर चिया खान चाहिँ पुरा मनपर्छ अनि चियाहरू खाइबस्छु त्यहाँदेखिको घरमा बसेको बेला मलाई आमा बाबाको हेल्प गर्न मनपर्छ त्यहाँदेखि फ्युचरमा चाहिँ अब मलाई चाहिँ के भन्नु राम्रोसँगले अब राम्रो केही जब गरिकन चाहिँ आमा बाबाको हेल्प गरिकन चाहिँ अब राम्रो सेटल हुनु मनपर्छ अनि